म सिलगढी जानुपर्ने भाइलाई मैले गाडी भनेको थिएँ अनि म अलगढाबाट म सिलगढी जानुपर्नेछ एनजेपी अनि त्यही कारणले गर्दाखेरि भाइलाई अनि भाइ कति टाइम जस्तो लाग्छ सिलगढी पुग्नुको लागि अनि हामी सिलगढी जानेछौँ म बाह्र बजी सिलगढी पुग्नुपर्नेछ अनि त्यही कारणले गर्दाखेरि

अनि भाइ म अलिकति अहिले जाममा कालिम्पोङको ट्राफिक जाममा फँसिरहेको छु यो कालिम्पोङको ट्राफिक जाम एकदमै असुविधा छ अनि धेरै नै यो दस माइलमा पनि हामी ट्राफिक जाममा फँसिरहेका छौँ त्यहाँको कति प्रशासनहरूले धेरै जाम खोल्नको लागि कोसिस गरिरहेको छ तर खोल्नसकेको छैन बाह्र बजी पुग्छु कि पुग्दिनँ कति बेला हामी पुग्नु सक्छौँ अलिकति छिटो गरेर यसो केही उपाय केही बाटोहरू कता सर्टकट बाटो छ कि छैन हौ अलिकति यो मिलाउनुपर्छ हौ तिमीले अनि हामी सिलगढीको भनौँ डाइरेक्ट सिलगढी अहिले म जाममा फँसिरहेको छु अनि सिलगढीमा पनि धेरै नै प्रब्लम भइरहेको छ अनि एनजेपी जानुको लागि चाहिँ अलिकति सर्टकट बाटो जानको लागि अनि कसो के हो अलिकति मिलाइदिनु बाटो सर्टकट बाटो काहीँबाट घुमेर जानु छ भने चाहिँ अलिकति यसो अलिकति अलिकति उपायहरू केकेहरू मिलाउनुहोस् न हौ तपाईँले ल